मेरो कुनै विशेष प्रतिभा वा सिप भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ कम्प्युटर टेक्नोलजी चाहिँ एकदमै इन्ट्रेस लाग्छ अनि मैले यसमा विभिन्न कोर्सहरू पनि गरेर राखेको छु अन्त यसमा इन्ट्रेस लागेको हुना कारणले गर्दाखेरि मलाई छिटो प्रभावित भइहाल्छु यस्तो प्रकारको कुनै पनि नयाँ न्यू टेक्नोलोजीले अन्त यसलाई चाहिँ कसरी युजमा ल्याउँछु भन्दाखेरि चाहिँ मेरो अर्को सिप चाहिँ हो मलाई मन पर्ने चाहिँ जस्तै कि म कुनै पनि प्रकारको धागो हरूबाट मिटिङ गर्नु अनि क्रोक्रिएट अनि यता टिचिङहरू गर्छु र त्यसको डिजाइनहरूको लागि चाहिँ कम्प्युटर पनि प्रयोग गर्ने गर्दछु र चाहिँ आफ्नो त्यस प्रकारको न्यू प्याटर्नहरू डिजाइन गर्नु साथै त्यसमा साइन गरेर कम्प्युटरमा डिजाइन गरेर म आफ्नो फ्याक्स डिटाइन गर्ने गर्छु